मेरो चाहिँ सबभन्दा मुख्य चाड चाहिँ दसैँ हो र दसैँमा चाहिँ हामीले कसरी मनाउँछौँ भन्दाखेरि चाहिँ दसैँ चाहिँ अब हामी फर्स्टमा चाहिँ हामी सबले नयाँ नयाँ लुगाहरू किनेको हुन्छ नयाँ नयाँ लुगाहरू लगाएर चाहिँ अब टिका सिका सबको घरमा ठुल्ठुलो मान्छेको घरमा गएर हामी टिकाहरू लाउँछौँ घरमा टिका लाउँछौँ र आफ्नो मूल घर हुन्छ जता चाहिँ हामी गएर टिकाहरू लाउँछौँ र हामी यो तिहार चाहिँ कसरी मनाउँछौँ भन्दाखेरि चाहिँ देउसी भैलो खेलेर भाइ टिकामा दिदीले आफ्नो भाइलाई टिका लगाइदिन्छ अन्त भाइले दान केही गिफ्टहरू दिन्छ त्यति त्यही हो हाम्रो दसैँ तिहारमा चाहिँ एकदम रमाइलो हुन्छ एकदम राम्रो चाड हुन्छ होइन नेपालीको सबभन्दा ठुलो चाड नै दसैँ तिहार हो त्यही चाहिँ म पनि मनाउँछु